आजकलको नानीहरू टिभी एस फोनहरू ल्यापटपहरू पाएर गेम पनि गेम मात्रै खेलिरहन्छ बाहिर खेलकुद निस्किँदैन त्यसको लागि चाहिँ अब तिनीहरूलाई कम्पिटिसनहरू राखिदिनु पर्छ स्कुल कलेजतिर आमा बाबाहरूले बाहिर निस्कि भन्दा मान्दैन भित्रै गेम खेलिरहन्छ तिनीहरूको आँखाहरू बिग्रिस बिग्रन्छ स्कुलतिर कम्पिटिसनहरू हुनु पर्ने राखिदिनु पर्ने कतिजना छ त्यस्तै गेम्स मात्रै खेलिरहन्छ भिडियो गेम्स मात्रै खेल्छ बाहिर निस्कँदैन